लुगाहरू लुगाहरू कस्तो कस्तो छ हौ दोकानमा कुन कुन ब्रान्डको छ कुन कुन ब्रान्डको छ

त्यही त अब बुढो बुढोको लागि चाहियो नि बाजेको लागि सेतो उएसमा छैन लुगामा सेतो पजामा जस्तै हुन्छ नि

साइज त हेलो एक्सएलहरू हुन्छ एक्सएलहरू ट्र्याकहरू ट्र्याकहरू कसरी गर्छ हौ कस्तो सुटै हुन्छ सुटै हुन्छ कि ट्र्याकको मात्रै आम्मामा पन्ध्र सय ट्र्याकसुटसँगै लियो भने चाहिँ पन्ध्र सय त्यो त साह्रै भएन पन्ध्र सय त आम्मामा अलिक हेलो नौ सय भनेको चौध सय एक हजार हुँदैन टक्कै अब बाह्र सय

हुन्छ बाह्र सयमा अब गरिदिनुहोस् प्याक अरू त अब खै होस् हौ अब त त्यही ट्र्याक मात्रै चाहिएको थियो बाजेको लागि अरू केही तिम्रोमा हजुरकोमै आउँछु अब